मैले चाहिँ भर्खरै एउटा सर्ट किनेको थिएँ उलनको सर्ट त्यो सर्ट चाहिँ एकदमै कम्फर्टेबल अनि राम्रो पनि छ अनि भित्रबाड जस्तै पनि प्लेन सर्टहरू हुन्छ नि प्लेन भे भेस्टहरूले लाउँदा त्यसको माथिबाट त्यो सर्ट लाउँदा मज्जाले सुहाउँछ ट्र्याक प्यान्टहरूतिर अनि कहाँ कहाँ जानु एकदम कम्फर्टेबल अहिलेको अलिक फेसन फ्यासिनेटेड खालको छ अनि त्यो सर्टको प्राइज पनि ए रिजनेबल छ एकदम सबैले अफोर्ड गर्नु सक्ने छ अनि त्यो चाहिँ मैले चाहिँ दार्जिलिङमा किनेको यता बिगबजार साइड किनेको अनि प्राइस पनि हाई छैन ठिकैको छ अनि म पनि तपाईँलाई भन्छु तपाईँलाई चाहिएको छ भने चाहिँ सर्ट किन्नुहोस् विन्टरमा पनि त्यसले त्यो माथिबाट कि ब्लेजर कोटहरू लायो भने पनि एकदम मज्जाले सुहाउँछ अनि कम्फर्टेबल पनि दिन्छ अनि राम्रो पनि छ क्वालिटी पनि राम्रो छ